धर्मको बारेमा भन्नुपर्दा धर्म यहाँ धेरै प्रकारको धर्महरू मानिन्छ है यहाँ भारतमा धेरै प्रकारको धर्महरू मान्नेहरू धर्म मान्नेहरू धर्मावलम्बीहरू बसेका छौँ है तर पनि धर्म भनेको धर्मै हो आफ्नो धर्मलाई मानिसले आफ्नै धर्मलाई नै विशेषता दिइन्छ है जसले पनि आफ्नो जुन धर्म मान्छ त्यसलाई नै विशेषता दिएको हामीले देखिराखेकै छौँ है यस्तै प्रकारले कतिपय ठाउँमा हामीले देखेका छौँ धर्मको लाभ उठाएर राजनीतिकहरू गरेको है आफ्नो धर्मलाई मात्रै धर्मलाई मात्रै अगाडि लानु खोजेको है आफ्नो धर्मको जो आफ्नो धर्मको मानिसहरू छन् उनीहरूलाई नै उनीहरूले पहिलो पहिलो मतलब प्राथमिकता दिएकोहरू पनि हामीले देखेँका छौँ धेरैवटा ठाउँमा त्यसरी कतिजानाले चाहिँ फेरि धर्म यस्तो पनि हामीले देखेका छौँ यो ठाउँमा कस्तो भन्दा अब कुनै पनि ठाउँमा कु कुनै पनि धर्मलाई पहिलो प्राथमिकता छ भने उसले आफ्नो धर्म पनि परिवर्तन गरेर त्यसको लाभ उठाइरहेको त्यो पनि देखेका छौँ है कति ठ ठाउँमा चाहिँ फेरि एउटा धर्मको एउटा एउटा धर्मले कुनै पनि ठाउँमा है कुनै पनि ठाउँमा केही यस्तै इन्टरभ्यूहरू यस्तो यस्तो के केहरू राख्दाखेरि चाहिँ उनीहरूले पहिलो प्राथमिकता चाहिँ उनीहरूकै धर्मलाई दिएको जसमा कि त्यो दुईजाना अन्य विभिन्न धर्मका मानिसहरूले त्यो अन्तर्वार्ता दिइरहेका छन् भने त्यो अन्य जा अन्य धर्मले अर्को धर्मले त्यो जतिकै राम्रो गरेको भए तापनि है अन्तर्वार्ता जति राम्रो गरेको भए तापनि त्यो धर्मले जुन उसको धर्मको व्यक्ति छ उसैलाई नै प्राथमिकता दिएर उसको त्यो जुन चाहिँ योग्यता बारे चाहिँ ध्यान नदिएर उसले धर्म बारे आफ्नो धर्मलाई आफ्नो धर्मलाई नै प्राथमिकता दिएर उसको योग्यतालाई चाहिँ ध्यान नदिएर त्यो आफ्नो धर्म धर्मलाई नै तानेको आफ्नो धर्मावलम्बीलाई नै व्यक्तित्वलाई नै तानेको हामीले देखेको पनि छौँ आँखाले र जानेको पनि छौँ है हाम्रो त्यो त्यस्तो खालको पनि छ तर यो चाहिँ एकदमै सठिक होइन है किनभने धर्म आफ्नै ठाउँमा छ है मानिसको योग्यता आफ्नो ठाउँमा छ मानिसको सम्बन्ध आफ्नो ठाउँमा छ धर्म धर्म आफ्नो आफ्नो धर्म मान्नु केही छैन तर पनि कुनै पनि कुनै कुनै ठाउँमा चाहिँ यो धर्मले नै राजनैतिक सृजना राजनैतिक तनावहरू सृजना पनि गरेको हामीले देखेका छौँ है तर यस्तो एकदम राम्रो लाग्दैन र फेरि धर्मलाई आफ्नो फेरि कतिपय ठाउँमा हामीले यस्तो पनि देखेको छौँ धर्मलाई चाहिँ व्ययसाय बनाएर उनीहरूले अगाडि बढा बढाउन खोजी रहेको है धर्मलाई एकदम एउटा व्यापार को रूपमा चलाइरहेको है जबर्जस्ती मान्छेलाई आफ्नो धर्मबारे प्रचार प्रसार गरेर मान्छेलाई तान्ने काम गरेको भएन फेरि कतिवटा विकासहरू जस्तै अब गरिब मानिसलाई त अब सबै कुराको जरुरी परेको हुन्छ है र त्यस्ता ती त्यहाँ ती है बिपिएल भनौँ है त्यस्तो क्याटागोरी हुन्छ त्यो स्तरको त्यो एकदमै गरिबी अवस्थादेखि तल भएको मानिसहरूलाई सबै कुराको जरुरी हुन्छ र उनीहरूलाई पनि उनीहरूले केही है केही सहुलियतहरू दिएर भनौँ सहुलियतहरू दिएर उनीहरूको जरुरी पुरा गरेर उनीहरूलाई आफ्नो धर्ममा तानेको पनि हामीले देखेकै छौँ है देखेकै छौँ यो चाहिँ यसैलाई भनिन्छ यसैलाई नै वास्तवमा यसलाई नै भनिन्छ कि धर्मको व्यो व्यवसाय गरेको भनिन्छ धर्मको व्यापार भनिन्छ है त्यसरी चाहिँ धर्म को व्यवसाय चाहिँ अब गरेको चाहिँ ठिक लाग्दैन मानिसले आफ्नो इच्छाले है आफ्नो मन मस्तिष्कबाट चाहेर धर्म परिवर्तन गरेको अलग कुरा हो तर त्यसरी मान्छे लोभमा फसिएर आफ्नो धर्म बिर्सिएर अर्को धर्ममा आफ्नो धर्मलाई नै परिवर्तन गरेको चाहिँ सठिक होइन तर पनि भइरहेको छ यो धेरैवटा ठाउँमा भइरहेको छ र कतिवटा ठाउँमा है कति मानिसहरूलाई त्यही धर्मको बारेमा केही सुनाएर भनौँ केही दिएर भनौँ है उनीहरूलाई किनबेच भइरहेको धेरै ठाउँमा हामीले देखेका छौँ तर यसरी र यो मेरो धारणामा भन्नुपर्दा यो धर्मको व्यवसाय र ध धार्मिक राजनैतिक बारे भन्नु पर्दा चाहिँ त्यो धर्मलाई चाहिँ त्यसरी व्यवसायको रूपमा नचलाएको राम्रो र धर्मको रूपमा धर्मलाई चाहिँ राजनैतिक राजनैतिक मा चाहिँ उतारेको राम्रो होइन जस्तो लाग्छ राजनैतिक अलग्गै आफ्नै ठाउँमा छ आफ्नै ठाउँमा छ है व्यापार वाणिज्य आफ्नै ठाउँमा छ तर धर्मलाई अगाडि राखेर व्यवसाय गरेको र धर्मलाई अगाडि राखेर राजनैतिक गरेको चाहिँ एकदमै सठिक होइन जस्तो लाग्छ मलाई मेरो त्यो धर्मको व्यवसाय र धर्मको राजनीति बारे चाहिँ यस्तो छ मेरो सोच